मन्दिर जानु भनेको मन्दिरमा लड्डुहरू लैजाऊँ भनेको कस्तो खाले राम्रो खाले छ छैन होइन लड्डु यदि छैन भने नि त्यो अरू जलेबीहरू केहीहरू हुन्छ राम्रो छ